हजुर हो त यहाँनिर धेरै जग्गाहरू छ है र हाम्रो यहाँनिर टाइगर हिल भयो हाम्रो बतासे लुप छ जापानिज टेम्पल छ जू छ नाइटिङ्गेल पार्क छ है अन्त तल रक गार्डन पनि छ अन्त बतासे लुप छ अनि त्यो सबहरू छ ए त्यसको होमस्टेहरूको त एकदम तपाईँ सुर सुर्तै नलिनुहोस् एकदम यहाँनिर त्यसको त सुविधाहरू त छ डल्लै छ होटलहरू छ होमस्टे होटल सबै छ नि होटलमा हुन्छ अब तपाईँ रेस्टुरेन्टहरू पनि छ खाना खाना त अब होटलमा बस्नुभयो भने अब होटलमा रेस्टुरेन्ट पनि छ रेस्टुरेन्टबाट नै अर्डर गरेर खानु सक्नुहुन्छ यहाँ त अब तपाईँ रेस्टुरेन्टतिर गएर नै फाल्टु रेस्टुरेन्टमा गएर त्यहाँबाट खानु पनि सक्नुहुन्छ गाडीहरूको त सुविस्ता सुविस्ता नै छ गाडीहरूको त अब धेरै सुविस्ता छ त यहाँनिर यहाँनिर तपाईँले साइटसिनहरू गर्नेहरू पाइहाल्छ लोकल तपाईँले कलहरू गरेर मिलाएर होटलकै मान्छेहरूले पनि मिलाइदिन्छ अन्त तपाईँले त्यहाँ उनीहरूलाई कल गरेर साइटसिनहरू गर्नु सक्नुहुन्छ धेरै जग्गा घुम्नु सक्नुहुन्छ साथीहरू छ है ल त त्यसो भए चाहिँ हामी चाहिँ मेन तपाईँ यहाँ मेन आउनुभयो भने आउनुभयो भने चाहिँ टाइगर हिल छ जसबाट चाहिँ तपाईँले अब बिहान राम्रो नजरियाहरू देख्न सक्नुहुन्छ है दृश्यहरू देख्न सक्नुहुन्छ त्यसरी तपाईँ बतास टाइगर हिलमा मेन चाहिँ तपाईँको हो घाम घाम चाहिँ एकदम नजिक नजिक बिहान घाम त्यो पनि वेदर सफा छ भने चाहिँ घाम चाहिँ एकदम नजिक देखिन्छ है त्यही कारण मान्छेहरू टाइगर हिल जान्छ घाम नजिकमै देख्छ त्यही भएर चाहिँ टाइगर हिल जान्छ वेलकम